हेलो अँ भन हो त अँ ल ल भन न के के चाहियो भन न त म

गट्टा छ है गट्टा एकदम ताजा गट्टा आज बिहानै टिपेर ल्याएको पचास रुपियाँ गोटा

अच्छा अँ अरू अच्छा हुन्छ हुन्छ दाम त अब भेन्डी साठी रुपियाँ गरेर रमभेँडा एक सय बिस रुपियाँ इस्कुस चालिस रुपियाँ मुन्टा चालिस रुपियाँ गट्टा पचास रुपियाँ गोटा मसरुम एक सय रुपियाँको चार प्याकेट करेला सत्तर रुपियाँ फुलकोपी नब्बे रुपियाँ दाल छ दाल छ कालो कालो दाल छ दुई सय पचास पहेँली दाल छ तिन सय पचास मस्याम मस्याम छ दुई सय पहेँली दुई दुई सय पचास अँ हुन्छ हुन्छ अलिकति कम्ती गरिदिन्छु नि त सबै कम्ती गरिदिन्छु ल ल ल तिमीसँग त सधैँ बहिनी त सधैँको मेरो कस्टमर हो दिन्छु नि पठाइदिन्छु नि कम्ती गरेरै पठाइदिन्छु नि ल म यहाँ तौलेर राखिदिन्छु मान्छे पठाइदिनू सिमरायो छैन छैन सिमरायो छैन यो बर्खा माझमा सिमरायो नखानू पनि निउटेला छ ल ल ल अँ एकदम फ्रेस मुला छ है अचार खानुको लागि जोतेर कुटेर खाने राम्रो खालको मुला छ पठाइदिन्छु नि छैन छैन ल ल ल खोजेर मेरोमा त छैन अरूको दोकानमा पाएछु भने म खोजेर राखिदिन्छु नि एक केजी अँ ल ल ल सिमी छ छ छ सिमी सत्तर रुपियाँ किलो बीँ छ ल ल ल